परिवारमा पुरुष अनि महिलाको भूमिका चाहिँ के हुन्छ भने पुरुष पुरुष चाहिँ पुरुषले चाहिँ भयो जस्तै घरको ठुलो ठुलो कामहरू नसक्ने कामहरू त्यस्तोहरूमा सहायता गर्छ है जस्तो बाहिरको कामहरू भयो बाहिरको कामहरू गर्छ भने महिलाहरूले चाहिँ घर घरको काम गरेर सरसफाइ भयो खाना पकाउने काम भयो है लुगा धुने काम यस्तो नै कामहरू चाहिँ महिलाहरूको हुनेगर्छ है अनि पुरुषहरूले चाहिँ बारीतिरको काम भयो घाँस काट्ने यस्तो बाहिरको बारी खन्ने कामहरू गर्छन् भने महिलाहरूले चाहिँ घरको काम गर्ने गर्छन् त्यसरी नै अफिसहरूतिर जानेओर्ने कामहरू पनि पुरुषले नै गर्ने गर्छन् महिलाहरूको चाहिँ त्यो नै छ कि घरमा घरको साफसुग्घर भयो घरको हेरदेख रेखदेख सामानहरू के गर्नुपर्ने कता मिलाएर राख्नुपर्ने कसरी राख्नुपर्ने के फाटेको छ के च्यातिएको छ त्यसलाई हेरेर सुधारेर राख्ने कामहरू चाहिँ महिलाहरूले गर्छन् भने पुरुषहरूको चाहिँ बाहिरकै काम नै धेरै हुनेगर्छ सामान ल्याउनेओर्ने भयो जस्तै ठुल्ठुलो सामानहरू जो महिलाले पनि सक्दैन सिलिन्डरहरू बोक्नेओर्ने त्यस्तो कामहरू महिलाहरूले गर्नु सक्दैनन् त्यसैले गर्दाखेरि चाहिँ पुरुषहरूले चाहिँ बाहिरको कामलाई त्यसरी गर्छन् घरको काममा चाहिँ महिलाहरूलाई नै महिलाहरूले नै गर्ने गर्दछ पुरुष पुरुषले चाहिँ बाहिरी बाहिरकै काम नै गर्ने गर्छ महिलाले चाहिँ प्रायःजस्तो नै किचनको कामहरू सम्हाल्ने गर्छ